हामी बस्ने जग्गामा ठाउँमा चाहिँ सबै भाषा बोल्ने सबै जाति नै मिलेर बसेको छ त्यसले गर्दाखेरि चाहिँ लेप्चा बङ्गाली बिहारबाट आउनेले हिन्दी सबै सबै सबै सबै भाषा बोल्ने हुनाले र प्रायैः सबैले बोल्ने भाषा चाहिँ नेपाली नै हो उनीहरूले पनि नेपाली बुझ्छन् बोल्छन् हामी जस्तै